म घरहरू सफा गर्छु के हरे कुच्चोले बडार्छु अन्त म पोचाले पुस्छु अन्त म भाँडाहरू यसो जालीले धुन्छु अन्त अब सफा गर्छु घर वरिपरि सफा गर्छु पहिला त मेरो घर उयो बाँसको थियो त्यतिबेला त अब लिप्थेँ गोबरले अहिले त काठको घर छ त्यो भएर अन्त अहिले त लिप्दिनँ म म गोबरले लिप्दिनँ अब अहिले चाहिँ अन्त अब आँगनमा झारहरू पलाउँछ झाडुहरू लाउनुपर्छ अन्त झारहरू उखाल्नुपर्छ सफा गर्नुपर्छ हिँड्ने ठाउँमा पनि सबै सफा गर्नुपर्छ वरिपरि झार पलाउँछ सफा गर्नुपर्छ